के गर्दैछौ ए आज त कस्तो घाम लागेकौ है त्यही त तर अब यत्रो दिन पानी पर्यो आज घाम लाग्यो ठिकै छ मेरो त सुक्यो पनि धुएर ब्ल्याङ्केटहरू पनि मजाले निकालेर धोइधाइ गरेँ हो घरहरू साफ सफाइ गरेँ मजाले अन्त चाहिँ फुलहरू स्याहारे हो त्यही त कस्तो पानी कत्रो परेको हौ है त्यत्रो दिन पानी पर्यो आज घाम मजाले लाग्यो म बसिरहेको थिएँ तिमी ए अन्त खाजाहरू खायो खाएँ नि ऊ यो आज कहाँ जाने प्लान छ हौ यसो बेलुका इभिनिङतिर इभिनिङतिर कहाँ जाने प्लान छ हौ यसो ए आज बेलुका त यसो चौरस्तातिर जानुपर्छ होला हौ है ए कहाँ हौ म भ्याउँथेँ नि आज जाऔँ है अहिले भरे यसो पाचँ बजेतिर कि पाचँ बजेतिर जाऔँ न खानासाना बनाइ राखौँ हो अन्त बनाइ राखि राखौँ अन्त भरे आएर तताइओरी खाँदा भइहाल्छ नि खाना त खोइ को को हुन्छ तिमी म होला माथिल्लो घरको दिदी परको त्यही त चौरस्तामा फेरि अहिले कस्तो मजाको भइरहेको छ अरे हो शीतल हुन्छ त्या सिरिरिरि हवा आउँछ जानुपर्छ नि ऊ यो के भन्छ अहिले त त्यहाँनिर दामी दामी बस्ने जग्गाहरू पनि बनाएको छ अरे हौ अहिले त ए कस्तो मजाको पार्क छ अरे हो अन्त के भन्छ बस्ने ठाउँहरू बनाएको अरे अन्त पुरा मान्छेहरू आउँछ अरे हौ आजकल त अँ त्यही त त्यही फोटो देखेर त जाऊँ जाऊँ भएर आज जाऔँ भनेको ल ल त्यसो भए अहिले भरे फोन् गर न अन्त खानापिना बनाइहाल्छु ल ल